हेलो भाइ यो ओलाको अफिस होइन मैले तपाईँहरूको त्यहाँ क्याब बुक गरेको थिएँ कि यो के अरे मलाई जानु थियो बागडुग्राको लागि मैले गरेको छु त्यहाँ मेरो सायद डिटेल्स पनि सबै लेखेको होला अनि मैले बुक गरेको थिएँ यहाँ के अरे चम्पासरीदेखि बागडुग्राको लागि अहिले केही काम परेर चाहिँ म दार्जिलिङ मोडमा आइपुगेको छु होइन अन्त मलाई दार्जिलिङ मोडदेखि चाहिँ तपाईँको त्यो क्याबले पिकअप गरिदियो अलिक राम्रो हुने थियो त्यहीँदेखिको म फेरहरू पनि क्लियर गरिदिने थिएँ उसलाई मेरो जुन चाहिँ कन्ट्याक्टहरू दिएको छु दिएर मलाई भनिदिए त्यति म्यासेज गरिदिनुहोस् न उसलाई क्याबको ड्राइभरलाई कि मलाई त्यहाँदेखि पिकअप गरिदिनु भनेर ल